भारतमा शिक्षा प्रणाली चाहिँ राम्रै छ जस्तो लाग्छ किनकि हाम्रै नानीहरू पनि भयो अहिले नानीहरूले राम्रोसँगले जस्तै कम्प्युटर क्लासहरू भयो वहाँहरूले नेटबाट पनि कतिवटा शिक्षाहरू पाउनु हुन्छ फोनबाट भयो कमप्युटर क्लासहरू पनि पाइराख्नु भएको छ यो भारतमा चाहिँ शिक्षा चाहिँ राम्रै छ जस्तो लाग्छ अन्य देशमा चाहिँ मैले फोनहरूतिर हेर्दा यसो टिभीतिर हेर्दाखेरि चैँ त्यहाँनिर अलिकति भारतको भन्दा अलिकति एडभान्स टाइपको खालको नानीहरूलाई शिक्षा दिइराख्नुभएको भइरहेको छ र त्यस्तै प्रकारले हाम्रो देश पनि हाम्रो भारत पनि त्यस्तै प्रकारले एडभान्स भएर जाँदैछ अझै त्यही सेम एडभान्स भएर जाओस् भनेर नै सोच्छु